है मेरो चाहिँ फेबरेट चाहिँ के हो भने नि त थाई ए ताईपो हो है अब त्यो अब ताईपो चाहिँ आफूले है घरमै अब है हुन्छ नि अब मतलब अब घरमै बनाएर आफूले बनाएर है साथीहरूसँग कि त उयोहरूसँग साथीसँगीसँग बनाएर है मज्जाले त्यसलाई अदुवा प्याज लसुन है हुचिङ तेल अब के के हाल्न चाहनुहुन्छ अब हजुरले सबै त्यो उयो गरेर हो अनि त्यहाँबाट त त्यहाँबाट चाहिँ अनि है मतलब मलाई चाहिँ फेमिलीसँग मतलब आफ्नो भाइ दिदी बाबा आमा दादा बाजे बोजू हो यसरी अब है मिलेर एकजुट भएर खानु मनपर्छ है